हेलो ए यो निमा रेस्टुरेन्ट हो तपाईँले त अन्त मैले चाउमिन मगाएको त अन्त के खालको पठाइदिनुभएको बासी न हिजोको हिजोको पठाइदिनुभयो क्या हो हजुर बासी पठाइदिनुभयो क्या हो हिजोको जस्तो छ त कस्तो बिसायो पो त मलाई त अन्त यो चाउमिनले त तपाईँले त हिजोको पठाइदिनु भएछ किन पैसा पैसा तिरेर चाहिँ प पैसा तिरेकोमा चाहिँ तपाईँले त्यस्तो गर्नु पाउनुहुन्छ तपाईँले राम्रो पठाइदिनु सक्नु हुँदैनथ्यो हिजोको किन पठाइदिनु भएको आज छैन उयो ससहरू पनि छैन रहेछ प्याजहरू पनि छैन खोर्सानीहरू पनि छैन रहेछ डेलिभर पनि ढिलो न ढिलो त्यो पनि बासी कहिलेको हो कुन्नि कहिलेको पठाइदिनु भएको हो कुन्नि अब के गर्नु हुन्छ रिटर्न गरिदिनुहोस् न मलाई अर्को पठाइदिनु सक्नुहुन्छ तपाईँले हाँ हजुर अर्को पठाइदिनु हुन्छ हुन्छ